कुनै पनि बैकल्पिक चलिरहेको कसरतहरू चाहिँ मैले आइलेसम्म प्रयास गरेको छुइनँ अनि स्कुल समयमा पनि मैले कुनै म्याराथनहरूमा भाग लिइनँ तर पनि मलाई चाहिँ यस्तो लाग्छ कि यो जस्तै ट्रेल दौड वा स्प्रिन्ट अन्तरालहरूमा चाहिँ मानिसलाई चाहिँ फिट अनि स्वास्थ्य राख्नुमा चाहिँ धेरैसम्म मदद गर्छ जस्तो मलाई लाग्छ